हेलो रीतिका साथी अस्तिको हप्ता मैले कुर्ती किनेको थिएँ नि कालचिनीमा त्यो कुर्ती मेरो घरको सबैजनालाई मनपरेको छ र गाउँको ला गाउँकोहरूको पनि आएको थियो हेर्नु र मैले गाउँकोहरूलाई पनि देखाएँ सबैजनाले मनपराएको छ त्यो कुर्ती है र भन्दै थियो कतिमा किन्यौ भनेर अनि मैले भनेँ त्यो कुर्ती त दुई सौ रुपियाँ हो भनेर कस्तो सस्तो कुर्ती यस्तो दामी कलर पनि मजाको है कलर पनि मजाको डिजाइन पनि मजाको हेर्दा पनि कस्तो मजाले सुहाउने अनि मैले अनि मेरो स्मृति साथीले पनि भन्यो कि म तिमलाई पैसा दिन्छु त्यो कुर्ती मलाई देउन भनेर अनि मैले भनेँ त्यो कुर्ती त म दिनु सक्दिनँ बरू त्यो कुर्ती त्यो जस्तै कुर्ती चाहिँ कालचिनीमा पाउँछ म तिमीलाई लगिदिन्छु नि है भनिदिएँ अनि सबै साथीहरूले कस्तो मनपरायो त्यो कुर्ती र मलाई पनि खत्रा मनपर्यो त्यो कुर्ती त मैले ट्युसन जाँदा पनि लगाउँछु ट्युसन जाँदा पनि लगाउँछु घरमा बस्दा पनि लगाउँछु एकदम साह्रै मनपर्यो त्यो कुर्ती अनि त्यो कुर्तीको दोकानवाला पनि कस्तो मजाले बोल्दोरहेछ मलाई त एकदम साह्रै मनपर्यो माल त म त जहाँ जाँदा पनि लगाउँछु त्यो कुर्ती अनि मेरो घरमा पनि भन्दैथियो मलाई दे न भनेर सबैजनाले तर मैले भनेँ कि म दिनु सक्दिनँ त्यो कुर्ती मलाई त्यो साह्रै मनपरेको छ भनेर अनि मैले अनि मैले भनेँ त्यो कुर्तीको दाम पनि कम्ती नै छ दोकान त्यो कालचिनीमै किनेको हो भनेर भनेँ सबैजनाले मलाई सोधिरहेको थिए अनि मैले त्यो फेरि साथीहरूलाई त्यो यो हप्ता मैले जाने प्लान गरेको छ